मेरो उपलब्धी विषयमा भन्नु पर्दाखेरि मेरो पहिलादेखि नैको र मेरो जन्म एउटा कुना ठाउँमा भएको कमानमा कुना धेरै र पनि म मेरोमा आमा बाबा त्यहाँको बि स्कुलको व्यवस्था हुँदै गएर मैले पढाइ गरे यताउति गरेर पढाइ गरेर मैले एउटा इन्जिनियरिङ प्रोफेसन लिएँ जलपाइगढीबाट त्यस पछाडि चाहिँ म बाहिर काममा गएँ काममा लागेँ यी प्रोफेसन गरेर धेरै ठाउँमा मेरो चाहिँ धेरै ठाउँ मेरो स्थानान्तर पनि थुप्रै ठाउँमा भयो पहिला एउटा प्राइभेट अर्गनाइजेसन गरेँ जर्मनको फार्ममा त्यस पछाडि मैले सरकारी नोकरी पाएँ र प्रथममा कुचबिहार त्यस पछाडि जलपाइगढी त्यहाँदेखि दार्जिलिङ त्यहाँदेखि कालिम्पोङ खु खोलियो त्यहाँदेखि फेरि दार्जिलिङबाट कालिम्पोङबाट दार्जिलिङ गएँ र लास्टमा अन्तमा यहाँ ह नयाँ अफिस खोलिएको रे यहाँ आउने मौका पाएँ यो घडी त्यस पछाडि मेरो समय सकियो म रिटायर भएँ रिटायर भएछि म कसो मलाई सानैदेखि नै सोसियल वर्कमा मेरो उत्साह थियो त्यसकारण जम्मै सोसियल अर्गनाइजेसनतिर नै मैले सम्बन्ध जोडेँ त्यहाँको प्रोगेसले सबै स संस्थातिर मैले हात दिएँ अथवा भनुँ त्यहाँको मेम्बरसिप लिएँ र अहिलेसम्म मेम्बरसिप लिएर गरेको छु मैले नानीहरूलाई पनि राम्रै मेरो नानीहरूलाई राम्रै पढाएँ मैले एकजना छोरालाई यो वकालतमा हालेँ अर्को छोरीलाई पनि मास्टरेट गरेँ बिएड पनि गऱ्यो अर्को छोराले मास्टरै गऱ्यो तर अहिलेको व्यवस्थाले गर्दा उनीहरूले भनेको जस्तो काम पाएको छैन प्राइभेट नोकरीमा नै उहाँहरूले मेरो छोरा छोरीले बिताउनु परिरहेछ अन्त म सोसियल उसमा कतिवटा ठाउँमा मलाई बोलावट पनि भोलि नै पनि मेरो एउटा बोलावट छ अध्ययन सम्बन्धीबाट त्यस्तै प्रकारले बित्दैछ अहिलेसम्म सोसियल गाउँमा पनि म हामीले एउटा संस्था छ गाउँमै पनि त्यहाँ मैले एउटा जमिन सानो टुक्रा दिएर त्यहाँ कम्युनिटी हल बनिएको छ त्यहाँ आमा बाबाको नाममा पनि त्यो एउटा सुयोग त्यहाँ धेरै सुबिस्ता भएको छ त्यस्तै पाराले ठाउँ ठाउँमा हामीले काम गरेका छौँ सरकारी नोकरीमा हुँदा पनि सोसियल पाराले नै काम गरियो आफ्नै सस्झेर काम गरियो हाम्रो त्यो धैर्यता थियो आफ्नोपन सम्झिने एउटा ल्याकत पनि थियो भनौँ मौका पनि पाइयो र यस्तै प्रकारले हुँदै जाँदैछ सोसियली अब अहिलेको अवस्था अब पछाडिको अवस्था के आउने हो भन्नु सकिँदैन अहिलेसम्मलाई चाहिँ हामीले जो सुरुबुरु हामीले राम्रै चलाउँदैछौँ गर्दैछौँ अनि म चाहिँ विशेष गरी अराजनैतिक संस्थातिर जान्छु राजनैतिक संस्था मलाई मन पर्दैन राजनीतितिर मलाई झुकाउ छैन र अराजनैतिक समाजिक संस्थातिर चाहिँ मेरो विशेष झुकाव भएकोले गर्दा ती संस्थाहरूमा चाहिँ म जो सक्दो चाहिँ पुगेकै हुनेछु पुग्छु नै